र हेर्नुहोस् अस्ति मैले तपाईँको दोकानबाट है एउटा टर्च यो टर्च लाइट किनेर लगेको थिएँ त्यसमा मैले फिफ्टी पर्सेन्ट डिसकाउन्ट पाएको थिएँ र मेरो अब यो सामानमा चाहिँ तपाईँले मलाई त्यो डिसकाउन्ट चाहिँ फुलफिल गरिदिनुहोस्